मेरो परिवार बारे भन्नु पर्दाखेरि थोरै कम्ती कम्ती सदस्य भएको परिवार छ र परिवारमा सबै हामी एक अर्कामा साह्रै मेलमिलाप र माया गरागर गर्ने गर्छौँ एक अर्काको दु ख बुझ्ने एक अर्काको इच्छा र चाहाना बुझ्ने र एक अर्कामा सहयोग मदत गर्ने यो हाम्रो परिवार भित्रको एउटा सम्पन्नता भनेर मानिलिनु पर्छ र जुन मेरो साथीहरू बारे मैले बताउनु पर्दाखेरि बितेको दिनदेखिको मेरो धेरै साथीहरू थिए र साथीहरूसित म एकसाथ भएर धेरै यहाँनिर परिवर्तनको कामहरू गर्ने कोसिस गरियो चाहे त्यो सामाजिक होस् राजनितिक होस् साहित्यिक होस् कुनै पनि हिसाबले आफ्नो जाति गाउँ राष्ट्रको परिवर्तनको लागि सही कुरोको लागि हामी धेरै समयसम्म लागि पऱ्यौँ जस्तो यहाँको एउटा जातीय गोर्खाहरूको परिचय गोर्खाहरूको स्वाभिमानको एउटा संघर्ष नै भनूँ गोर्खाल्यान्डको आन्दोलनमा लागि पऱ्यौँ भाषाको आन्दोलनमा नेपाली भाषाको मान्यताको आन्दोलनमा लागि पऱ्यौँ यहाँहरू यो शोषित उत्पीडीत मानिसहरूको मुक्तिको निम्ति हामी लागि पऱ्यौँ र गाउँ ठाउँमा देश कसरी बनिन्छ र राष्ट्र कसरी बनाउनु पर्ने हामी प्रत्येक सदस्य र व्यक्तिहरूको के जिम्मेवारी हुन्छ भन्ने बारे हामीले जन चेतना मुलक कार्यक्रमहरू गऱ्यौँ र यस्तै यस्तै धेरै कामहरू जो हामीले बितेको दिनमा गरेका छौँ